हजुर म अहिले तपाईँलाई फोन गरेको नि गाइड भएर तपाईँले भन्नुहोस् न कहाँ लानुपर्ने तपाईँलाई कालिम्पोङको कुन प्लेस कुन चाहिँ प्रकार लानुपर्ने तपाईँलाई केही आइडिया छ भन्नुहोस् म तपाईँलाई लानु हजुर हजुर

हुन्छ म तपाईँलाई बताउँदैछु कालिम्पोङमा छ सातवटा यस्तो प्लेसहरू छ जहाँनिर चाहिँ तपाईँले टुरिस्ट डेस्टिनेसन छ एउटा तपाईँको डेलो भइगयो त्यहाँदेखि अलिकति अप पर गएर तपाईँको त्यो हनुमानको मन्दिरहरू भइगयो त्यहाँबाट यसरी आएर डाक्टर ग्राम होम्स जुन चाहिँ सबसे पुरानो स्कुल कालिम्पोङको त्यसको बादमा तपाईँ सिधै तल झरेर रेली अथवा मङ्गलधाम मङ्गलधाम छ मङ्गलधामदेखिको रेली छ त्यहाँदेखि फेरि ल्याएर तपाईँलाई फेरि अर्किडको उयो छ गार्डन छ अर्किड गार्डनहरू घुमाउँदै तपाईँलाई फेरि दुर्बिन लगेर दुर्बिनमा लगेर दुर्बिन गुम्बा जुन चाहिँ पुरानो गुम्बा हो त्यो गुम्बामा लगेर उयो गरे घुमाएर चाहिँ तपाईँलाई जुन तपाईँको डेस्टिनेसन त्यो डेस्टिनेसन पुराउने र यसको निम्ति तपाईँले चाहिँ मलाई लमसम दिनुभयो भने चाहिँ राम्रो हुन्छ किनभने लमसममा चाहिँ तपाईँको टुवेल्भ हन्ड्रेड जस्तो लाग्छ जुन टुवेल्भ हन्ड्रेडमा चाहिँ तपाईँले डल्लै नै त्यो जति जग्गा प्लेसहरू जम्मै प्लेस घुम्नु सक्नुहुन्छ र तपाईँले चाहिँ कस्तो पाराले गर्नुहुन्छ वा तपाईँले वा पर एउटा जग्गाको दिनुहुन्छ कि वा डब जम्मै जग्गा घुम्नुहुन्छ त्यो तपाईँले मलाई भनिदिनुहोस् न तपाईँले तपाईँको पिक अप स्ट्यान्ड चाहिँ कहाँबाट गर्नुपर्ने अनि त्यहाँबाट लास्टमा कहाँबटा छोड्नुपर्ने त्यो पनि बताइ दिनुहोस् तपाईँले हजुर

तपाईँलाई म चाहिँ लग्यो भने चाहिँ यता पहिला सुरु डेलोपट्टिबाट लान्छु त्यो एघार माइल भएर त्यहाँबाट लगेर चाहिँ तपाईँको डेलो घुमेर डेलोबाट अलिकति पर हुनुमान मन्दिरहरू घुमाएर चाहिँ डक्टर ग्राम्सहरू घुमाएर तल यसरी झारेर तल तपाईँको एघार माइल हुँदै तल मङ्गलधामहरू हुँदैखेरि रेलीतिर गएर त्यहाँबाट फेरि घुमेर आउँदा त्यो चाहिँ बेस्ट डेस्टिनेसन हुन्छ तपाईँलाई हुन्छ ओके अहिले चाहिँ ओभर भयो कि